तपाईँले गार्डनिङ मन पर्छ भन्नु भयो अन्त धेरै फुलहरू रोप्नु भएको रहेछ आँगनमा अनि त्यो फुलहरूमा चाहिँ सबैभन्दा मन पर्ने चाहिँ कुन होला अनि किन भनिदिनु होस् न मलाई सबैभन्दा मन पर्ने फुल चाहिँ पिटोनिया हो है किनभने चाहिँ अब यो अब मैले नोभेम्बरमा रोप्यो भने हो अप्रिल तक फुलिरहन्छ एकदम लामो तक फुल्छ त्यही कारण मलाई यो फुल साह्रै मन पर्छ